कालिम्पोङ जल्लामा है तपाईँले धेरै आर्थिक स्रोतहरू हामी पाइन्छ है अनि सबसे अब धेरै आर्थिक स्रोत हुने चिज चाहिँ मलाई लाग्छ कालिम्पोङमा पर्या टुरिस्ट नै हो है टुरिज्म नै हो किनकि त्यहाँनिर धेरै साह्रो अब धे होल इयर नै सधैँ सबै वर्ष नै पुरा वर्ष नै तपाईँको टुरिस्टहरू धेरै भेटाउन सक्नुहुन्छ टुरिस्टहरू तपाईँ आउँछ माल्दा यही नर्थ बेङ्गालकै जलपाईगुडी माल्दाहरूबाट आउँछ है कोही कोही टाढोबाट आउँछ जस्तो कोलकत्ताहरूबाट बेसी आउँछ त्यहाँदेखिको उता चाहिँ तपाईँको दिल्लीहरूबाट आउँछ धेरै टुरिस्टहरू आउँछ किनकि यहाँ कालिम्पोङको वेदर धेरै राम्रो त्यति गरम पनि छैन त्यति चिसो पनि छैन है अनि यहाँ जति सक्दो वेदर तपाईँले तपाईँले यहाँको चिजहरू है यहाँको मौसम धेरै सफा जसले गर्दा चाहिँ कञ्चनजङ्घाको सराहनीय दृष्य हाम्रो टुरिस्टहरूले इन्जोई अब मनोरञ्जन गर्न सक्छ त्यहाँ दृष्यहरूलाई हेरेर अब टुरिज्म मात्रै होइन यहाँनिर फुलको खेती धेरै हुन्छ सब धेरै हुन्छ फुलमध्ये यो अर्किडहरू है तपाईँको एजेलिया क्याक्टस् अनि हालैको सकुलेन्ट भेराइटिहरू धेरै पाउनुहुन्छ अनि यो फुलको बिक्री कालिम्पोङमा धेरै हुन्छ यहाँबाट तपाईँको यहाँबाट फुलहरू तपाईँको गाडी गाडी कन्टेनर कन्टेनर नर्थ इस्टपट्टि पठाउँछ नर्थ इस्ट मात्र होइन सिलगढी कोलकत्ताहरू यहाँबाट गाडी गाडी फुलहरू जान्छन् यहाँ त्यसरी नै फुलको बिक्री ती पनि धेरै छ त्यसमध्ये बाहेक यहाँबाट तपाईँको अदुवा है अदुवाको खेती हुन्छ धेरै यो अलैँचीको खेती धेरै हुन्छ है अनि यहाँ लाभा साइडहरूतिर तपाईँको चिया कमानहरू धेरै छ यहाँ चियाको खेतीहरू पनि हुन्छ त्यो साइडतिर त्यसले गर्दा चाहिँ यहाँको आर्थिक स्थिति धेरै चिजहरूले आर्थिक स्रोत धेरै चिजहरूबाट हामीले लिन सक्छौँ